भाइ मलाई भोलि चार बजी सिलगढी बाघडुग्रा पुग्नु छ है भोलि र पनि अहिलेको समय बर्खाको समयमा अब कालिम्पोङ टू सिलगढीको बाटो त एकदमै खराबै छ फेरि जाम पनि उत्तिकै हुन्छ त्यस कारण गर्दाखेरि अलिक समय राखेर नै म बरु बाटोमा ब्रेकफास्टहरू गरउँला बिहान हामी चाँडै हिँडौँ यस्तै सात बजितिर हिँडौँ नौ बजीतिर यसो साढे आठ नौ बजितिर हाइवेतिर कुनै राम्रो होटेलतिर ब्रेकफास्ट गरौँ आरामसँगले जाउँ न ल अनि भाइले यसो गरौँ कि अहिले अझै पनि टाइम छ अहिले त अब कति तिन त बज्यो भोलि सात बजी हिँड्ने हो गाडी चाहिँ ठिक्कै कन्डिसमै राखौँ है भाइको त्यहाँ गाडी बरु यति बेला दुई तिन घन्टा भित्रमा भाइले गाडीलाई कन्डिसनमा राखिओरि अनि बिहान चाहिँ त्यो यता घरि के गर्नु घरि के गर्नु पर्छ दाजु चाहिँ नभन्नु कि आज नै बरु म म तेलहरू नि सबै हालेर बरु म अब भाइलाई अहिले नै म जिपे गरिदिन्छु तेल हाल्ने है अरू भाडाहरू तलै मिलाउँला तेल हाल्ने जिपे गरिदिइहाल्छु अनि जति गाडीको अब टायरसायर त्यो हावासावा सबै आज नै चेकअप गरिओरि भोलि चाहिँ कम से कम आरामसँगले जाउँ न है बाटोमा गाडीको धोका नहोस् अब कोही बेला अब नेचेरल क्यालाबिटिजले भल पहिरोहरू हुन्छ कोही बेला दुई तिन घन्टा बस्नुपर्छ त्यही माथि पनि अब त्यो बाटो पुरा जाम हुन्छ तल रेलवे गेटमा कति जाम हुन्छ है त्यसले गर्दा आरामसँगले जाउँ अनि म सिधै सिलगढीमा पनि नपसेर सिधै बाघडुग्रा जान्छु त्यहाँ छेउ छाउको एउटा होटेलमा बसेर एकछिन रेस्ट गरेर त्यहाँदेखि म नुहाइ धुवाइ गरिओरि खानासाना खाएर भाइ चाहिँ फर्किन्दा हुन्छ म त्यहाँदेखि म एक्लै चार बजिको फ्लाइट हो त्यहाँदेखि म उयो गर्छु नि ल त्यसले गर्दाखेरि नि भाइले आफ्नो गाडी चाहिँ ठिक राखिओरि भोलि बिहान चाहिँ साढे छ चाहिँ मेरो घरमा आइदिने नि ल तिर्पय रोड यो एसयुएमको छेउमा है अनि सात बजी चाहिँ हामी यहाँबाट मुभ गरौँ ल ल भाइ सात बजी है साढे छमा चाहिँ आइदिनु पऱ्यो नि ल ओके